चार लाख सत्तर हजार सात सय त्रिपन्न छ लाख पचपन्न हजार छ सौ तिस पाँच पाँच लाख असी हजार नौ सौ पचास सात लाख असी हजार

नौ लाख त्रिपन्न हजार सात सय पचपन्न